कृषिका लागि प्रयोग गरिने विभिन्न उपकरण तथा औजारहरू हलो पट्टा कोदालो फरुवा काँटा आदि हुन् हलोले गोरुमा बाँधेर खेत जोत्ने काम लगाउँछन् ठुलो सानो खेतीबारीमा हलो जोताएर काम गर्ने गर्छन् हलो बाँध्दा दुईवटा गोरुको आवश्यकता पर्दछ पट्टाले जोतेको जमिनलाई समतल बनाइदिन्छ कोदालो सानोतिनो बारी खन्नमा प्रयोग गरिन्छ फरुवा फरुवाले कडा जमिन खन्नमा प्रयोग गरिन्छ फरुवाको सहायताले हामीले जमिनको माटोलाई सजिलैसितले निकाल्न सक्छौँ काँटाले पनि सानोतिनो बारीमा काम गर्नमा सहायता गर्छ